वजन बढाउन खोज्ने व्यक्तिले प्रयोग गर्नेुपर्ने केही लोकप्रिय घरेलु उपचारहरू भन्नुपर्दा सर्वप्रथम फ्याट भएको खानेकुरोहरू खानु पऱ्यो जस्तै मासुहरू भयो साग सब्जीहरू दालहरू एकदम राम्रो राम्रो खानेकुरोहरू खानु पऱ्यो आराम गर्नु पऱ्यो समय समयमा सुत्नुपऱ्यो